ए हजुर दिदी यो तपाईँ एनजिओबाट बोल्नुभएको होला है ए हामी चाहिँ यहाँ पान्डू ग्राम पञ्चायतबाट बोलेको कि म चाहिँ पान्डू ग्राम पञ्चायतको मेम्बर अनि अनि हामी चाहिँ एउटा गाउँमा क्या यहाँनिरि पान्डू ग्राममा एउटा यसो अवेयरनेस प्रोग्रामहरू जस्तो राखौँ भनेको कि दार्जिलिङ एरिया यो गाउँघर एरिया साह्रै मैला फोहोर हैन मान्छेले यसरी खाएर प्लास्टिकहरूको पानीहरू खाएर यसरी नालाहरूतिर जताततै प्लास्टिकहरू फ्याँकिरहेको छ कि फ्याँकिरहेको हुन्छ हैन अब त्यो मान्छेहरूलाई हामी कति भन्छु बुझ्दैन हो यसो तपाईँहरू अब एनजिओ ठुलै एनजिओ हो तपाईँको एनजिओहरू आएर यसो अब यस्तो प्रोगामहरू राख्यो भने त मान्छेहरूले नि बुझ्थ्यो कि भनेर नि र त तपाईँको एनजिओको मैले चाल पाएँ कि तपाईँहरूले राम्रो काम गर्नु हुँदो रहेछ भनेर अनि हामी त अब गाउँघरमा त अब सफाइ होस् राम्रै होस् अहिले झन् क्या यो टुरिस्टहरूले गर्दामा अब दार्जिलिङ पनि पुरा मैला मैला हुँदैछ तर अब सफा त गर्छ ऊ यसले हैन म्युनसिपालिटीले भनौँ गाउँघरमा पनि अब सफा त गर्छ तर अब मान्छेको आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी पनि हो नि त हैन मैला फ्याँक्नु हुँदैन नालातिर प्लास्टिकहरू फ्या जतासुकै फ्याँक्नु हुँदैन भन्ने अनि त एक एकजाना मान्छेलाई बुझाउनुभन्दा चाहिँ हामी चाहिँ बरु गाउँघरको मान्छेहरू राख्छु कि अनि त तपाईँहरू चाहिँ आएर यसो प्रोगाम गरेर भनिदिनुहोस् न के राम्रो के नराम्रो हैन त्यसो भन्यो चाहिँ सबैले मान्छेले पनि सुनिदिन्छ हो अनि सबैले बुझी पनि दिन्छ हैन धेरै सहायता हुन्छ हामीलाई ल हामी त तपाईँहरू सन्डे भनेपछि यो नेक्स्ट सन्डे तपाईँहरू फ्री हुनुहुन्छ होला है ए हुन्छ सन्डेतिर गरौँ न त एकपल्ट फोन गर्छु नि हामी ल अगाडि अपरेसन कहाँ हो के हो म भन्छु कि तपाईँहरू आइदिनुहोस् न हामी ल्याउनु आइहाल्छु नि हुन्छ थ्याङ्क यु दिदी राखेँ